मलाई चाहिँ नक्सा बनाउने कहाँबाट प्रेरित भयो भन्दाखेरि चाहिँ दादाहरूकोबाट धेरै दादाहरूले बनाउँदाखेरि हेरिरहेको थिएँ त्यहाँबाट पनि भयो हाम्रो आफन्तहरूले गर्थ्यो उनीहरूकोबाट भयो यहाँ बाख्राकोटको अमिर सुन्दासले पनि गर्नु हुन्थ्यो उहाँबाट धेरै धेरै नक्सा भयो मूर्तिहरू धेरै धेरै बनाउनु हुन्छ त्यहाँबाट म धेरै प्रेरित भएँ त्यहाँबाट मैले एकदम राम्रो बनाउन मैले कोसिस पनि गरेँ सुरु सुरुमा मैले बिग्रिन्थ्यो र अहिले प्र्याक्टिस गर्दा गर्दा एकदम राम्रो हुन थाल्यो र त्यस्तो भयङ्कर पनि भएन एकदम राम्रो हुन थाल्यो र म नानीहरूलाई पनि सिकाउँछु त्यसरी नै जसरी म प्रेरित भएँ उहाँबाट अमिर सुन्दासकोबाट र धेरै चित्रकारहरू छ यहाँ बनाउने चित्रहरू त्यसरी नै हामीले सिक्दै सिक्दै सिक्दै गयौँ भने भविष्यमा एकदम राम्रो हुन सक्छौँ एकदम राम्रो काम गर्न सक्छौँ त्यहीँबाट भए पनि एकदम मूर्तिहरू बनाएर नक्साहरू बनाएर राम्रो कलाहरू बनाएर म किताबहरूबाट पनि प्र्याक्टिस गर्थेँ युट्युबहरूबाट पनि भयो र मैले त्योहरू बनाएको सब त्योहरू सब पोस्टहरू गर्थेँ युट्युबमा भयो फेसबुकमा भयो हो त्योहरू सबमा म उयोहरू गर्थेँ के भन्छ पोस्टहरू गर्थे मान्छेहरूले भन्नु थाल्यो एकदम राम्रो बनाउँछ भनेर र मैले चाहिँ त्यो आर्ट क्लासहरू पनि केही पनि गरिनँ मैले आफै प्र्याक्टिस गर्दै गर्दै गर्दै गएँ नानीहरूलाई सिकाउँदै गएँ नानीहरूलाई कलरहरू कसरी गर्नु पर्छ स्केच बनाउँदाखेरि के गर्नु पर्छ भनेर म एकदम प्रेरित भएँ उहाँहरूकोबाट है अन्त